हेलो मेजो रेस्टुरेन्ट हो विक्रम छ कि छैन मलाई अलिकति अर्डर गर्नुपर्ने थियो हौ मलाई घरको लागि पूजा थियो कि त्यसमा अलिकति यसो करी तितेहरू छ त्यसमा अलिकति बनाएर सक्छ सक्दैन भनेर नि अन्त मलाई के चाहिएको थियो भने अलिकति लोकल कुखुराको ग्रेभी या रस पनि भइहाल्छ त्यसमा तिते वाचिप्पा पनि हुन्छ त्यो अर्डर गर्नु भनेर नि अन्त ल्याइदिनु सक्नुहुन्छ होला नि तपाईँहरूले हामीलाई त्यसमा अलिकति मोमो चाउमिन पनि बनाइ सक्नुहुन्छ भने यसो दुई दुई पेला गरेर ल्याइदिनुहोस् न